हेलो

गुड आफ्टरनुन म नानीहरूलाई पिकनिक लाने भन्ने उयेसमा चाहिँ अलिकति तपाईँसँग बात गर्नु लागि चाहिँ सोचेर तपाईँलाई कल गरेको थिएँ अब मैले सोचेको चाहिँ अब नजिकै रेली नभए चाहिँ अब सत्य स्मारक उद्यानको पिछेपट्टि पिकनिक स्पटतिर लैजाउँ भनेर सोचेको नि अन्त हामी चाहिँ नानीकोहरूबाट चाहिँ कति कति पैसा उठाउने अनि टिचर्सहरूकोबाट चाहिँ कति उठाउने भनेर चाहिँ सोच्दैछु कि तपाईँ अलिकति भनिदिनुहोस् न कति उठाउँदा चाहिँ ठिक होला हजुर अलिक टिचर्सहरूकोबाट चाहिँ हामी फोर हान्ड्रेड अनि नानीहरूकोबाट चाहिँ टु हान्ड्रेड उठाउँ न किनभने लानुको लागि गाडी भाडाहरू पनि चाहिन्छ अन्त चाहिँ अब खानाहरू चाहिँ हामी के गर्नुहोला त्यहीँ बनाउनु कि हामी पकाएर घरबाटै लिएर जाउँ अँ बने त्यहीँ बनाएकै ठिक है घरबाट लानु त चिसो पनि हुन्छ घरबाट लाँदा त अलिक चिसो पनि हुन्छ मजा आउँदैन नि त नि हजुर अन्त के भन्छ नानीहरूलाई चाहिँ अब हामी स्कुल ड्रेसमा लाने कि अब फाल्टो ड्रेसमा लाने कि अलिकति बताइदिनु न पिकनिकमा होइन अब स्कुल ड्रेसमा लग्यो भने चाहिँ के हुन्छ भने चाहिँ नानीहरूले चाहिँ अब छेउछाउतिर खोलाहरू पनि हुन्छ उनीहरू पनि खोला खेल्नको लागि पनि उयो गर्छ अन्त अब स्कुलकै भाइब आउँछ नि त स्कुल ड्रेसमा लग्यो भने त अन्त हामी चाहिँ अब सोच्दै छ कि फाल्टो ड्रेसमा लग लैजाउँ भनेर अब नानीहरूलाई पनि मजा आउँछ अनि हामी टिचर्सहरूलाई पनि हजुर हुन्छ त म्याम हजुर खानाहरू चाहिँ के के बनाउने होला अब त्यो पनि अलिकति भन्नुहोस् न नानीहरूलाई सोधेर हुँदैन अब उनीहरूले त जे भन उनीहरूले अब जे पनि भन्नसक्छ अब जङ्क फुडहरू बेसी खुवाउनु भएको छैन है अन्त म सोच्दैछु कि अब आलु दमहरू भयो अचार होइन अनि मासु अन्त चाहिँ पनिर अँ अब मिठाईहरू पनि अब त्यहाँ पिकनिकमा चाहिँ उयो मात्रै खानु होइन मिठाईहरू अब कोल्ड ड्रिङक्सहरू भयो अनि नानीहरूलाई उयो हुने खालकेहरू मात्रै लिएर जाउँ होला है हुन्छ हुन्छ त म्याम